हामी दार्जिलिङ क्षेत्रको क्षेत्रमा बसोबासो गर्ने नागरिकहरूको विशेष यो जमिनको जग्गा खरिद बिक्रीकोमा चाहिँ धेरैवटा यस समस्याहरू छ सर्वप्रथम हाम्रो मानिसहरूको आफ्नो जमिन छैन आफ्नो पर्जापट्टा छैन जमिनको किन कि हामी चिया बगानमा चिया खेतीमा अथवा मालिकवर्गको अधीनमा बस्नु पर्ने अथवा त्यो क्षेत्रमा पर्ने हुनाले हाम्रो कुनै प्रकारको आफ्नो जमिनको दस्तावेजहरू नभएको कारणले गर्दामा कसैले जमिन बेच्दा र खरिद गर्दा किन्दा अथवा किन्दा पनि धेरैवटा समस्याहरू सामना गर्नु पर्ने हुन्छ कानुनी रूपमा र हामीले कुनै प्रकारले कसैलाई जमिन बेच्यो भने हाम्रोमा पनि दस्तावेज रहँदैन र जसलाई हामी बेच्दैछौँ त्यो व्यक्तिकोमा पनि कुनै प्रकारको दस्तावेज हुँदैन र त्यो दस्तावेज नभएको कारणले गर्दामा गाउँको समाज गाउँको व्यक्तित्वहरूलाई राखेर एक प्रकारको एउटा निचोड एउटा कानुनी एउटा सामाजिक तौरमा सामाजिक प्रकारले एउटा कागज पत्र अथवा एउटा दस्तावेज तयार गरेर हामी आफ्नो जमिन एकार्कामा खरिद गर्दा अथवा बिक्री गर्दा गर्दाखेरि हामीले त्यो एउटा त्यो एउटा माहौल बनाएर अथवा एउटा दस्तावेज तयार गरेर हामी नजिकैको पुलिस स्टेसनमा पुलिस थानामा गोएर हामीले त्यहाँनिर हामीले बुझाउने र एक प्रतिलिपि त्यहाँ बुझाउने अनि एक प्रतिलिपि समाजमा राख्ने अनि एक प्रतिलिपि हामी कसैलाई त्यो खरिद गर्नेलाई दिने र एक प्रतिलिपि चाहिँ हामीले जोसले बेच्दैछ उसलाई दिने एउटा जुन प्रकारको समाजमा एउटा नियम कानुन छ यही अनुरूप हामी चाहिँ हाम्रो जग्गा जमिन हामी चियाबारीमा बसोबासो गर्ने जग्गा जमिन बसोबासो गर्ने मानिसहरूले चाहिँ त्यो प्रकारले चाहिँ हामी हाम्रो जमिनहरू बिक्रेतालाई बिक्री गर्ने गरिन्छ अथवा बेच्नेले बेच्ने गरिन्छ